हेलो नमस्ते अहिले मोटामोटि ठिकै छु पेटहरू पेटहरू सबै ठिकै ठिकै छ पहिलाको हाँ रुच्दै छ अलिअलि भए पनि अँहँ केही पनि भएको छैन त मासु चाहिँ कोही कोही बेला खानै मन लाग्छ हौ त्यो नखाए त्यो नखाए त खै के गरेर पो हिँड्नु

भएको छैन बाउ छैन हेलो अँ त्यही अनुसारै दिँदैछ अहिले दिदीले नै जति पनि दिदीले नै गर्दैछ

ए मासु बेसी त खान्न म यसो दुई तिन पिस खान्छु त्यति हो तर खाइरहनु मनलाग्छ कम्ती त्यस्तरी त अँ त्यस्तरी त खान्न यसो फ्राई गरेको तेलमा यसो फ्राई गरेको उ गरेको मात्रै खान्छु ल ल आउनु नि